पानीमा गोबर फिटेर छर्कनुको कारण चाहिँ ज्यादा जस्तो गाउँ बस्तीतिर चाहिँ यस्तो सोचाइ छ कि जहाँ चाहिँ जब त्यो गोबरले पा पानीसँग मिसाएर त्यो लिप्ने गर्छ त्यहाँ चाहिँ लक्ष्मी माताले बास गर्छ भन्ने यस्तो सोचाइ छ अनि यो विशेष गरी चाहिँ गाईलाई पूजा गर्छ लक्ष्मी पूजाको दिनमा चाहिँ फुल मालाहरू उनेर सबै गोबर र पानीले मि मि मिसाएर चाहिँ घरको त्यो बिम् बिमतिर दैलो दैलोतिर चाहिँ लिप्ने गर्छ जसमा चाहिँ लक्ष्मी माताको बास होस् अनि घरलाई चाहिँ सदा सर्वदा आशीर्वादले ढाकिरहोस् भनेर एउटा हाम्रो नेपाली जनजातिमा चाहिँ एउटा सोच छ